हेलो हजुर सर तपाईँले मैले अर्डर गरेको खाना बाह्र बजी अर्डर गरेको थिएँ अहिले दुई बजी सक्यो अहिलेसम्म आएको छैन तपाईँले अब त्यो के गर्नुहुन्छ पठाउनुहुन्छ कि पठाउनुहुन्न भयो